मेरा ठाउँमा यस्ता एकाध दाजुहरू छन् जसले फुटबल खेलेर गाउँलाई प्रितिनिधित्व गरेर गाउँलाई विजयी बनाएका छन् जसमा म कुनै एकजना व्यक्तिको नाम त लिन सक्दिनँ तर उनीहरूलाई समूहमा लिएको नै राम्रो त्यसैले यस्ता खेलाडीहरू छन् जसले मेरो मनमा अथवा खेलकुदको छेत्रमा आफ्नो छाप छाडेका छन्